हेलो हजुर हजुर हो त हजुर अहिले दिवालीको चाहिँ यस्तै कुर्ताहरू आएको नयाँ नयाँ डिजाइनको हो अनि प्यान्टहरू तपाईँले कस्तो कस्तो भन्नुहुन्छ तपाईँलाई अब प्यान्ट कुर्ती अब टी सर्टहरू होइन थुप्रै किसिमको आएको छ तपाईँले

हजुर म चाहिँ थुप थुपै किसिमको सिलाउँछु थुप्रै सिलाउँछु नि तपाईँले कस्तो डिजाइन भन्नुहुन्छ मलाई भन्नुहोस् न हजुर हजुर हजुर ए हजुर तपाईँले अन्त हजुर भन्नुहोस् न तपाईँले अब कस्तो डिजाइनको तपाईँलाई चाहिएको छ ह त्यस्तै डिजाइनको सिलाइदिन्छु नि तपाईँले सिम्पलमा भन्यो सिम्पलमै डिजाइन लाइदिनु भने डिजाइनमै सिलाइदिन्छु नि है हजुर हजुर सिलाउँछु नि तपाईँलाई कस्तो अब लामोमा लङमा चाहिएको छ कि सर्टमा तपाईँले ए हजुर हुन्छ नि अहिले मेलै नयाँ नयाँ स्टाफहरू लिएको छु कि अन्त उनीहरूकोबाट गरिदिन्छु नि हजुर ब्लउजहरू सबै सिलाउँछु म तपाईँलाई कुर्ता चाहिएको सिलाउनु हजुर सिलाउँछु त तपाईँले भन्नुहोस् न तपाईँले आउनुहोस् हो मेरो दोकानमा अन्त मलाई भन्नुहोस् न तपाईँलाई कस्तो डिजाइनको चाहिएको छ कुर्ता म त्यस्तै डिजाइनको बनाइदिन्छु नि दामको चाहिँ तपाईँले हजुर राम्रै तपाईँलाई अब कस्तो डिजाइनको सुटहरू हुन्छ हो त्यस्तै टाइपको हजुर हजुर हजुर सिलाउँछु नि तपाईँलाई चाहिनु चा कैले चाइएको कुर्ताको सेट हजुर हजुर हजुर ए हुन्छ म ए हुन्छ तपाईँ टाइम पायो भने भोलि पर्सीतिर आउनुहोस् न मेरो दोकानमा है त्यतिबेला पनि तपाईँले भन्नुहोस् न म गरिदिन्छु नि है हुन्छ